जस्तो कि अब हिन्दी भाषासँग नेपाली भाषाको तुलना गर्नुपर्दाखेरि चाहिँ कारण यस्तो हो कि हाम्रो नेपाली भाषा चाहिँ गोर्खा रेजिमेन्टदेखिको लिएर हाम्रो जस्तो कि अब भानुभक्त जयन्ती अगम सिंह गिरी जयन्ती यस्तो हाम्रो नेपालीहरूको धेरैवटा प्रोग्रामहरू जग्गा जग्गै गरेको हुन्छ र हाम्रो नेपालीहरू जुनै जग्गामा पनि पुगेको हुन्छ र अरूले पनि उनीहरूबाट सिकेर नेपाली सिकिरहेको हुन्छ बोलिरहेको हुन्छ त्यस्तै गरी हिन्दी भाषासँग मिल्ने हाम्रो नेपाली भाषा हो अलिकति मात्रै फरक छ त्यसमा